अहिलेको यो जेनेरेसनमा सबैले नि त फोनमा इन्स्टाग्रामहरू फेसबुकहरू चलाइ नै रहन्छ अनि अब हामीले फेसबुकमा फेसबुकहरूमा हामीले यहाँबाट अर्को जग्गामा बसेको अब जग्गाको इन्फोर्मेसनहरू हामीले थाहा पाउँछ अनि टाइम टाइमपास गर्नुलाई पनि हामीले फेसबुकहरू चलाउँछ इन्स्टाग्रामहरू चलाउँछ अनि हामीले त्यहाँनेरि हाम्रो मेमोरिसको लागि फोटोहरू पनि पोस्ट गर्छ अनि बादमा गएर हामीले त्यो हेरेर हाम्रो मेमोरीहरू रिकल गर्नुसक्छ अनि टाइम न यो कामहरू नहुँदा हामीले फेसबुकहरू इन्स्टाग्राम चलाएर हामीले टाइमपास गर्नु सक्छ अनि त्यहाँनेरि हामीले फोटोहरू क्लिक गर्नु अहिले त इन्स्टाग्राममा अब धेरै नै सबले नै चलाएर भिडियोसहरू बनाउँछ रिल्सहरू बनाउँछ अनि त्यो बनाउँदा मान्छेहरू मेन्टल स्ट्रेसबड पनि बाहिर जान्छ अनि भिडियोहरू बनाएर पोस्ट गर्नु इन्स्टाग्रामतिर मेमोरिस फ्रेन्ड्सहरूसँग बाहिरतिर घुम्नु जाँदावर्दा राम्रोसँगले अब भिडियो बनायो भने हामीले पछि गएर हाम्रो अब पछि समयमा हामीले त्यो भिडियोहरू हेर्योवर्यो रिकल गर्यो भने राम्रो हुन्छ अनि हामीले त्यो फनको लागि मात्रै नभएर हामीले जरुरी इम्पोर्टेन्ट चिजहरू पनि हामीले त्यहाँबाट जान्छ त कतै न्युजहरू अब कति जग्गामा के घटिरहेको चिजहरू हामीले फेसबुकतिर हेरेर थाह पाउँछ अनि अब त्यो नभएर पनि हामीले पढेको चिजतिर पनि हामीले धेरै चिजहरू अब अहिले त इन्स्टाग्राममा अब क्रिएटर कन्टेन्ट क्रिएटरहरू हुन्छ उनीहरूले राम्रो राम्रो चिजहरू पनि हालिरहेको हुन्छ जस्तो अब कुनै सब्जेक्टहरूलाई अब टपिकहरूलाई पढाएर बुझाएर गरिरहेको हुन्छ हामीले त्यहाँबाट हेरेर पनि हामीले केही चिज सिक्नु सक्छ सिक्छ पढ्नु पाउँछ अनि त्यस्तै अब इन्स्टाग्रामतिर आफूले पनि त्यहाँनेरि भिडियोहरू पोस्ट गरेर के के अब आफूलाई यस्तो खेलहरू गरेर मान्छेहरूले अब थुप्रै अब इन्फ्लुएन्सरहरूले पैसा कमाइरहेको हुन्छ हामीले त्यहाँबाट पनि अर्न गर्नु सक्छ हाम्रो हाम्रो डेली अब लाइफमा त त्यही हो इन्स्टाग्राम नै चलाइरहेको हुन्छ मान्छेले अनि हामीले इन्स्टाग्रामतिर अनलाइन समानहरू पनि किन्नु सक्छ त्यहाँनेरि हामीले बिजनेस पनि गर्नु सक्छ अनि बिजनेस गरेर हामीले पैसाहरू पनि कमाउनु सक्छ त्यहाँनेरि हामीले थुप्रै चिजहरू गर्नु सक्छ सोसियल भएर हामी इन्ट्रोभर्ट पर्सनहरूलाई अब त्यहाँनेरि जो मान्छेहरूसँग बेसी बोल्दैन त्यहाँ इन्स्ट्राग्रामहरूतिर चलाएर अलिक आफ्नो स्ट्रेसहरू कम गर्नु सक्छ आफ्नो डिप्रेसनहरू कम गर्नु सक्छ अनि जस्तो अब हाम्रो फेमिलिसहरू अगर बाहिर कतै छ भने हामीले त्यहाँनेरि म्यासेज ओर कलतिर हामीले कन्भरसेसन पनि गर्नु सक्छ जस्तो इन्स्टाग्रामले बहुत फेसिलिटिस छ अहिले त सबै अब राम्रो राम्रो चिजहरू पनि सिक्नु सक्छ हामीले इन्स्टाग्राम फेसबुकबाट अब अगर काम नभएर त्यसै बोरिङ भइरहेको छ भने यसो फोटो खिच्यो अनि त पोस्ट गर्यो केही पोस्ट गरेर पछि गएर हेर्नु मेमोरी रिकल गर्नु सक्छ यस्तो यस्तो भएको थियो भनेर अनि बहुत चिज गर्नु सक्छ हैन लाइक हामीले इन्स्टाग्रामहरूबाट मनीहरू अर्न गर्नु सक्छ त्यै हो